अब पहिलाको मोबाइल हेरेर अहिलेको मोबाइल हेर्दा चाहिँ धेरै भिन्नता छ अब पहिलाको भनेको किप्याडहरू अन्त अहिले चाहिँ सबको हाततिर त्यही स्मार्ट फोन स्क्रिनटचहरू छ अन्त पहिलाको नेटवर्कहरू के हुन्थ्यो प्रायः जस्तो टु जी थ्री जी अहिले चाहिँ फोर जी छ अन्त कतिकोमा त फाइभ जीहरू छ अन्त यता सिम चाहिँ म चाहिँ सिम एयरटेल चलाउँछु अन्त रिचार्ज चाहिँ म त्यो सिममा महिना पछि गरी गरिबस्छु नभएको टु थर्टी नाइनहरूको गर्छु प्रायः जस्तो म चाहिँ अन्त अब त्यो चाहिँ के नेटप्याकहरू तुरिहाल्यो भने दिनको त्यो चाहिँ बुस्टरहरू पनि लगाउँदा हुन्छ अहिलेको चाहिँ पहिला चाहिँ हुन्थेन त्यस्तो केही पनि